अहिलेको समयमा मुर्ति भन्नाले भगवान्को कुनै पनि अध्यात्म देवी देउताको मात्र नभएर मानिसहरूको जतिपनि दिवाङ्गत भएर गइसकेको मानिसहरूको जो आफ्नो समयमा एकमदै चर्चित मानिसहरूको पनि ती मानिसहरूलाई आफूले जनमानसले नबिर्सियोस् भनेर उनको स्मरण राख्नको निम्ति उनलाई याद गर्नको निम्ति उसको पुण्यतिथिमा सम्झनको निम्ति मुर्तिहरू बनाइन्छ र यी यस्तै मुर्तिहरू बनाउने हाम्रो क्षेत्रमा एकजना अमिर सुन्दास हुनुहुन्छ उँहाले धेरै नै राम्रा राम्रा मुर्ति मुर्तिकलामा उँहा एकदमै पोख्त हुनुहुन्छ र उँहाले भानुभक्तको मुर्ति जस्ताको त्यस्तै उस्तै दुरुस्तै बनाउनुहुन्छ र उँहाले यसरी नै कार्ल मार्कस् लेनिन जस्ता दार्शिनिकहरूको पनि मुर्तिहरू बनाएको देखेका छौँ र किन भन्दा खेरि चाहिँ त्यसको के भूमिका छ भन्दाखेरि चाहिँ अहिलेको समयमा जतिपनि नयाँ युवा पिढीहरूले उनलाई सम्झुन उनको विचारलाई अफ्नाउँन त्यस्तै मार्ग निर्देश गरुन भनेर पनि यी मुर्तिहरूको अहिलेको समयमा भूमिका छ